अहिले हामीले धेरै पहिलातिर न्युजतिर सुन्न पाउँथ्यौँं कि फार्मरहरूले सुसाइड गर्यो भनेर अब यो सुसाइड किन गर्यो भन्दाखेरि किनभने धेरै मात्रमा फारमर्सहरूले लोन लिएर जमिनमा खेती गरेको हुन्थ्यो खेती गर्ने सामानहरू किनेको हुन्थ्यो अन्त जब यिनी उहाँहरूको त्यो फसल त्यो राम्रोसित त्यो जमिनले उब्जाउ गर्नु सकेन भने उनीहरूले त्यो रिन तिर्न नसकेर उनीहरूले सुसाइड गर्थ्यो तर अब गभर्मेन्टले के मेसेज दिन सक्छ भने गभर्मेन्टले नै कम इन्ट्रेस्टमा लोनहरू प्रोभाइड गर्ने अगर कोही बेला कम्ती लोन विद मिनिमम् इन्ट्रेस्टमा दिने त्यसरी गर्यो भने चाहिँ विदाउट फारमर्सहरूलाई केही त्यो प्रेसरबिना आफ्नो खेती गर्नु दिनु सक्ने एउटा कानुन आयो भने चाहिँ उनीहरूले आफ्नै हिसाबले काम गर्छ कसैको दबाबमा काम नगरी नआईकन काम गर्ने गरेर गर्यो भने चाहिँ यस्तो धेरै सुसाइड केसेसहरू रोकथाम गर्न सक्छ